म अब सानो सहरमा बस्ने भएर हाम्रोमा जग्गा पनि हुँदैन यस्तो फसलहरू गर्ने अन्त त्यही भएर मलाई तेस्तो बेसी जानकारी चाहिँ छैन यो यो टपिकमा तर मैले धेरै जग्गामा देखेको चाहिँ छु अब यस्तो पाराले उनीहरूले मज्जाले नाचगान गरेर त्यस्तो अब दिनभरि त्यो उयोहरू गरेर मैले धेरै जग्गामा देखेको छु जस्तै नेपालमा मज्जाले उनीहरूले मनाउने गर्छ र धेरै सिक्किमको बस्ती एरिया त्यस्तो जग्गाहरूमा पनि मैले देखेको छु मज्जाले उनीहरूले यस्तो रीतिरिवाज मनाएको र अब मलाई अझै अब फ्युचरमा जग्गा पाएँ मैले त्यस्तोहरू गर्नु पाएँ भने म चाहिँ म यस्तो रिवाजहरू मनाउनु चाहिँ चाहन्छु फ्युचरमा